हामी एउटा गाउँ बस्तीमा भएको कारणले गर्दा चाहिँ अब हाम्रो अन्न बालीहरू चाहिँ जस्तै मकै धान अरू के भन्छ कोदो अरू फल फुलहरू पनि हामीले रोप्ने गर्छौँ र यसमा चाहिँ जनावरहरू चाहिँ कस्तो कस्तो आउँछ भन्दाखेरि चाहिँ बाँदर दुम्सी यस्तो फल फुलहरूलाई बिगार्ने कालाहरू आउँछ मृगहरू पनि पस्ने गर्छ हाम्रो जग्गा जमिनहरूतिर चाहिँ र यसलाई चाहिँ हामीले अब जोगाउनु पर्दा भन्दाखेरि चाहिँ हामी चाहिँ एउटा तर्साउने राखिदिन्छु जुन चाहिँ त्यो बारीको डिलतिर हामी टाङ् टाङ्छौँ र त्यसरी नै अब जनावरहरू हुनु त अब त्यो पहिलादेखि गर्दै आएको अब त्यो चाहिँ तर्सिन्छ वा तर्सिँदैन त्यो हामीलाई थाहा त छैन तर पनि हामी त्यसरी नै अब टाङ्ने गर्छौँ र त्यसरी अब हामीले चाहिँ गर्ने गर्छौँ अब तर्सिएर भाग्छ होला मलाई चाहिँ लाग्छ र फल फुलहरू पनि धेरै बिगार गर्छ त्यो हामीले रोपेको जग्गा जमिनहरूमा जस्तै हाम्रो अब जमिनतिर के हुन्छ अब आरू अम्बक त्यस्तै आँपहरू हुन्छ यिनीहरू त अब डल्लै बिगार गर्दिन्छ नि कालाहरूले त्यो बाँदरहरूले डल्लै अब बिगारहरू गर्छ त्यो अन्नहरू हामीले जस्तो धान कोदोहरू रोपेको हुन्छौँ त्यो धान कोदोहरू पनि मजुरहरूले आएर खाइदिन्छ यसरी अरू अरू पक्षीहरूले पनि आएर हाम्रो अन्न बालीहरूलाई बिगार्ने गर्छ त्यही हो अब